हातले अब बनाएको कपडाहरूभन्दा चाहिँ रेडिमेड कपडाहरू अब कसरी अलग हुन्छ भन्दा चाहिँ हातले अब आफै सिलाएको कपडाहरू चाहिँ मुलायम नरम अन्त अब आफैले डिजाइन पनि गर्न सकिन्छ तर रेडिमेड अब लुगाहरूमा त हामी किन्दाखेरि त अब त्यस्तो लाउँदाखेरि अब कम्फोर्टेबल पनि हुँदैन कसै अब सस्तो दामकोहरू झन् अब कस्तो नराम्रो क्वालिटीको पनि हुन्छ र अब हातले आफै बुनिए बुनेको अब बोजू बोजू बाजे बो बोजूहरूले बुनेको लुगाहरू चाहिँ अब नरम हुन्छ लाउँदा पनि सजिलो हुन्छ कम्फोर्टेबल हुन्छ तातो हुन्छ र अहिले पनि मान्छहरूले चाहिँ रेडिमेड लुगाहरूभन्दाखेरि चाहिँ बुनेको कपडाहरू नै अब प्रिफर गर्छ स्पेसयली अब नानीहरूलाई लगाइदिनु अनि किनभने अब मैले भनिहालेँ त्यो चाहिँ मुलायम नरम हुन्छ र त्यसलाई चाहिँ अब आफूले भन्न सकिन्छ कि अब यस्तोहरू टाक यस्तो प्रकारले बनाइदिनुहोस् अब चेनवाला बनाइदिनु हो कि अब बुनेर स्टाइल गरिदिनु हो कि त्यस्तो पनि गर्न सकिन्छ र अहिले पनि मान्छहरूले चाहिँ अब त्यसै कारणले गर्दाखेरि चाहिँ बुनेको कपडाहरू नै मन पराउँछन्